हेलो भ भाइ अस्ति म जलपाइगुडी आउँदाखेरि तपाईँको मिठाईको दोकानबाट मिस्टी दही खाएको थिएँ कि दह्रो मिठो थियो हो अन्त त्यो चाहिँ कसरी बनाउँछ होला मलाई अलिकति त्यो बनाउनु विधिको बताइदिनुहोस् न ल हजुर हजुर अच्छा

हजुर हजुर

अच्छा हजुर अच्छा एकदमै धन्यवाद है भाइ हामीले हामीले खजुरको गुड पनि हाल्नु सकिन्छ भाइ त्यसमा अच्छा अच्छा अच्छा हजुर अच्छा एकदमै धन्यवाद है भाइ ल मलाई एकदमै मन परेको कुरो हो हुन्छ धन्यवाद भाइ हवस् हवस्